हेलो पायल ए के गर्दैछौ औ अस्ति सल्लाह गरेको थियौँ नि त्यो पिकनिक जाने के गर्ने अँ जाने भनेको होइन अन्त को को जाने त्यति भनौ न अन्त अब उयो गरौ अँ ल ल हुन् ल त्यही त अन्त के के लानु त खाने कुराहरू पकाएर जाने कि उतै पकाउने कि उम् उम् उम् त्यस्तै गर्नुपर्छ होला त्यो गाडीको पनि गाडी गाडीवालालाई पनि खोज्नुपर्यो भाडा मिलाउनु पर्यो उम् उम् अँ घरको त डेली त खाइन्छ उम् बरु उतै उतै पकाएर खाएको एकै जग्गा पकाएर खाएको राम्रो नि पिकनिक जाँदा त उम्

सबैले पकाएको हात हातेपाते भएपछि सबैको मिठो पनि हुन्छ होइन

त्यही त अलिकति डान्ससान्स गर्दा नाच्दा

ल ल